अब म त्यस्तो बेसी चाहिँ अब खेतीपाती चाहिँ गर्दिनँ तर अब मलाई अब त्यसै बस्नु भन्दा चाहिँ है त्यसै टाइम वेस्ट गर्नु भन्दा चाहिँ केही गर्नु मनपर्छ अनि प्रडक्टिभ काम चाहिँ मलाई यही अब एग्रिकल्चर लाग्छ अब यस्तो पुस्तकहरूको लागि त म सुझाउ गर्नु सक्दिनँ तर अब मेरो विचार चाहिँ अब यदि अब कृषकहरूलाई पनि फुलफ्लेडजेड अब गभर्नमेन्टले फेसेलिटिज दियो जस्तै अब तपाईँले अब जिएसटीहरूमा है एकदमै अब उनीहरूको जुन चाहिँ अब सागसब्जी अब बेच्छ उनीहरूले जिएसटीहरू बढाइदियो भने अलिक लाभ हुन्छ जस्तो लाग्छ मलाई अनि उनीहरूलाई चाहिँ अब लोन दिएर बेसी न बेसी मात्रमा किनभने अब इन्डिया त अब कृषिप्रधान प्रधान देश नै हो है बेसी न बेसी मात्रमा अब लोनहरू दिएर उनीहरू किनभने अब खेतीपाती त सबै मौसममा डिपेन्ड हुन्छ नि त है लेबर सबै अब सी त्यो अब मौसम हेरिहेरि हुन्छ अब कति अब उनीहरूको बाढहरू आएर डुब्छ है त्यो अब कति चाहिँ अब घाम लागेर सुख सुकाउरो लाग्छ कति अब पानीको त्यहाँनिर फेसेलिटिज हुँदैन म चाहिँ भन्छु हाम्रो अब बेसी अब फारमर फारमरहरूलाई चाहिँ अब लोनहरू बेसी बेसी मात्रमा दियो भने चाहिँ उनीहरूलाई लाभ हुन सक्छ